अब हाम्रो घरमा अहिले फिलहाल चलाइने अब सामग्रीहेरू चाहिँ के के छ भन्दा चाहिँ अब पहिलाको भन्दा त अब पुरै एडभान्स भएर गएको छ अब देश नै है जमाना नै कहाँ पुगिसक्यो आहिले चाहिँ के के छ भन्दा चाहिँ आब ग्यास सिलिन्डर त कम्पलसरी हो अब त अहिले त अब ग्यास सिलिन्डर बिना केही हुँदैन अनि मिक्सर ग्राइन्डर त हुनैपर्छ हरेक घरमा है अब पहिला चाहिँ अब पहिला पहिला चाहिँ कस्तो थियो भन्दा चाहिँ अब पहिला चाहिँ अब ग्यास सिलिन्डरहरू नहुँदा चाहिँ अब मान्छेहरू चाहिँ अब जङ्गल गएर है झरीमा अब साँपहरूको डर हुन्छ जुका लाग्ने बर्खामा दाउरा थुपारेर अब त्यही दाउराहरू अब टाढो टाढो जङ्गलहरू गएर दाउरा थुपारेर आएर घरमा चुला अब कस्तो हुन्छ है अब धुँवाहरू अब कति आगो बल्दैन अनि त्यो अब हुन्छ नि अब त्यस्तो भइ भइ खाना पकाएर दिनुपर्ने घरकोहरूलाई अब त्योदेखि त्योभन्दा चाहिँ अहिले केही धेरै सुविधा छ किनभने अब ग्यास चुला त अब ग्यास भर्नु चाहिँ पर्यो पैसा चाहिँ हुनु पर्यो अन्त ठ्याक्कै बाल्यो अब न अब गरम हुन्छ आगोमा त कस्तो हुन्छ धुँवाहरूले अनुहारहरू कस्तो भएर है फेरि अब गरम भएर त्यसलाई ठुलो पार्नु पनि सक्दैन सानो पार्नु पनि सक्दैन है तर यता चाहिँ अब ग्यास सिलिन्डर चाहिँ के हुन्छ भने तपाईँको जति अब स्टिममा राख्न सक्नुहुन्छ लो फ्लेम गर्न सक्नुहुन्छ हाई गर्न सक्नुहुन्छ त्यो तपाईँकै हातमा हुन्छ सबै है तर अब सिलिन्डर चाहिँ अब भरेको हुनु पर्यो त्यसले गर्दा चाहिँ धेरै सुविधा भएर गएको छ अनि अब उहिले त अब सिलौटोमा खेसेक खेसेक पिस्नु पर्थ्यो अनि हातहरू दुखेर हुन्थ्यो आहिले चाहिँ तर मिक्सरमा आब इलेक्ट्रिसिटी छ भने करेन्ट छ भने चाहिँ अब टक्कै अब घ्यार्रै स्विच अन गर्यो त्यहाँदेखिन् बटन यसो घुमायो त्यहाँदेखिन् त अब भइहाल्छ अनि हाम्रो घरमा ओभन चाहिँ छैन तर अब ओभनले गर्दा पनि अब केकहरू खान पाइन्छ है कति अब बेकरीमा पाउने चिजहरू घरमै बनाएर आफ्नै हातले बनाएर खानु पाइन्छ हो अनि आब ग्राइन्डरहरूले पनि धेरै अ सुविधा गरेर ल्याएको छ अहिलेको अब अब आमाहरूलाई धेरै सुविधा छ है अनि त्यही यति हो